हजुर दिदी म सब्जी दोकानको दुर्गा

अस्तिको भन्दा त ठिकै छ अस्ति पहिला त पुरै महँगो थियो कि अहिले त ठिकैको छ र किन्नु सक्ने नै छ आउनोस् न तपाईँलाई त र पनि म मिलाइदिन्छु नि अलिअलि ल हजुर हजुर सिमरायो छ सिमी छ हो अन्त लोकल सब्जीमा इस्कुस आइराखेको छ अहिले फ्रेस इस्कुस आएको छ निङ्गुरे आएको छ अन्तखेरि ताँबा आएको छ के रे उएस पनि छौ के रे काँक्रा पनि आएको छ फ्रेस आएको छ होइन नि दिदी भर्खर आएको रिम्बिकबाट ए हुन्छ दिदी हुन्छ रायो साग पनि छै दिदी रायोको साग पनि आएको छ हजुर फुलकोपी छ लोकल फुलकोपी कि अलिकति महँगो तर पनि तपाईँलाई म मिलाइदिन्छु नि होइन होइन न राम्रो छ मज्जाको छ हुन्छ दिदी हुन्छ हुन्छ हुन्छ हुन्छ दिदी हुन्छ हवस् ए छ त दिदी लौका कस्तो राम्रो लौका आएको छ फ्रेस आएको छ राखिदिन्छु नि म तपाईँलाई ल हुन्छ आजु त आउदैन आजुको त आइ सक्यो कि भोलि चाहिँ हरियो मकै आउँछ अनि के रे मकै आउँछ भोलि मकै आउँछ हजुर मकै आउँछ त्याँदेखिन्को के रे करेला आउँछ भेन्डी आउँछ लोकल भेन्डी आउँछ लोकल बैगुन आउँछ मगाइराखेको छु कि भोलि आउँछ भोलि एक ताल तपाईँ टाइम निकालेर एक ताल निस्किनुहोस् कि फ्रेस सब्जी आउँछ म सब्जीहरू आएपछि तपाईँलाई कल पनि गर्छु नि त्यति बेला आउनोस् न ल तपाईँ आफै हेर्नोस् न अनि घिउ चाहिँ मैले मगाएको थिएँ आएको छैन पनिर चाहिँ छ दिदी पनिर छ छुर्पी छ हजुर छुर्पि पनिर छ छैन छैन दिदी छैन छुर्पी चार सौ रुपियाँ किलो छ कि हुन्छ दिदी छुर्पी त हुन्छ दिदी हुन्छ हुन्छ